अङ्कल मैले तपाईँको रेस्टुरेन्टबाट खानाहरू सधैँ अर्डर गर्थेँ मेरो एड्रेस मौरे फरेस्ट बस्ती नियर आ सोवारो होमस्टे तर म फिलहाल चाहिँ त्यो एड्रेसमा छुइनँ म आजकल चाहिँ कोपिस फरेस्ट बस्तीमा बस्दैछु नियर प्राइमारी स्कुल अनि चाहिँ त्यो एड्रेसमै अहिले म अर्डर गर्दाखेरि त्यहीँ डेलिभर गरिदिनुहोस् न आ अन्त मेरो त्यो एड्रेस चाहिँ अपडेट पनि गरिदिइ राख्नुहोस् न